हजुर हामीहरू चाहिँ साथीहरूसँग घुम्नु गएको थियौँ प्लान गरेर कि हामी घुम्नु जाऊँ भनेर हामी घुम्नु गएको थियौँ टाढो तर हामीलाई बाटोमा चाहिँ धेरै प्रोब्लमहरू भएको थियो जसमा कि हामीलाई धेरै भोक लागेको थियो जसमा खानेहरू केही थिएन कहीँ बाटोतिर होटलहरू पनि नपाएको गाडीमा पनि पेट्रोलहरू सकिन लागेको त्यसमा कि हामीले कहीँ पेट्रोल पम्पहरू कहीँ नभेटिएको खानुको लागि पानीहरू पनि नभएको जसमा कि हाम्रो धेरै असुबिस्ता भएको थियो हामीलाई हामी कहीँ गाडी राखेर बिसाउने जगाहरू पनि नभएको हामीलाई धेरै असुबिस्ता भएको थियो बस्नुमा खानुमा हामीलाई बस्नुको लागि जगाहरू नपा नपाएर खानुको लागि जगाहरू नपाएर हामीलाई धेरै असुबिस्ता भएको थियो